पहिला दार्जिलिङमा म दार्जिलिङ वेस्ट बङ्गालमा स्कुलबट गेम्स खेलाइन्छ गेम्स खेलाएर टिमहरू छुट्ट्याइन्छ चाहे क्रिकेटमा होस् फुटबलमा होस् हकीमा होस् ब्यादमिन्टनमा होस् या अरू केहीमा होस् टिमहरू छुट्ट्याएर उनीहरूलाई अरू टिमसित कम्पिट गरिन्छ स्कुलकै टिमसित अन्त उनीहरू जितेपछि अर्को स्कुलसित उनीहरूलाई कम्पिट गराइन्छ त्यसो गराउँदा हाम्रो हाम्रो स्कुलको ग्राउन्डमा धेरै त्यस्ता कार्यक्रमहरू हुन्छन् जसमा पार्टिसिपेन्ट्सहरूले पार्टिसिपेट गर्छन् हाम्रो स्कुलकै केटाकेटीहरूले पार्टिसिपेट गरिरहेका हुन्छन् अन्त थुप्रा मेडल ट्रफीहरू जितेको हुन्छन् दार्जिलिङमा त्यस्तै हुँदा यहाँको हाम्रो स्कुलमा सानोतिनोहरू हुन्छ फुटबल म्याचहरू हुन्छ हाम्रो स्कुलले धेरै फुटबल म्याचहरू जितेको पनि छ अन्त ठुलाठुला कार्यक्रमहरू यहाँ एउटा लेबोङ ग्राउन्ड छ त्यहाँ गरेर गरिन्छ त्यहाँ सबभन्दा ज्यादा जनता पन्ध्र अगस्तको दिन हुन्छ एकदमै ज्यादा जनता हुन्छ त्यहाँको जनताको एकदमै बस्ने जग्गाहरू पनि एकदमै ठुलो छ ग्राउन्ड पनि एकदमै ठुलो छ सबै स्कुलहरू त्यहाँ पन्ध्र अगस्तमा गएर प्रदर्शन देखाउँछन् उनीहरूलाई ट्रफी पनि दिने गर्छ धेरै जजहरू पनि हुन्छन् एकदम कार्यक्रम मजाले आयोजित गरेको हुन्छ अन्त स्कुलबाट छानिएको जुन चाहिँ विद्यार्थीहरू छन् उहाँहरू त्यहाँ गएर त्यो सर्ट पुट होस् ज्याभ्लिन थ्रो होस् ब्याडमिन्टन गेम होस् या अरू कुनै गेम होस् त्यहाँ गएर प्रदर्शन गर्छन् अनि आफ्नो आफ्नो तयारी अनुसार आफ्नो ट्रफीहरू लिएर आँउछन्